हाम्रा प्राचीन र मध्यकालीन भारतका कतिजना राजा हुनु हुनुहुन्थ्यो तर कतिजनाको मलाई नाम याद छ उहाँ हुनुहुन्छ चन्द्रगुप्त मौर्य अशोका शिवाजी बिम्बिसारा त यीमध्येमा मलाई मनपरेको या कसैको मतलब एउटा इतिहास जुन चाहिँ एकदमै प्रख्यात इतिहास छ उहाँ हुनुहुन्छ अशोका जोले आफ्नो राज्यलाई एकदमै फैलाएर लानु भयो अखण्ड भारतको निर्माण गर्नु भयो बौद्ध धर्मलाई पनि एकदमै प्रख्यात बढाएर लानु भयो कतिवटा मतलब उहाँको जतिवटा उहाँले कार्य गर्नु भएको थियो आजसम्म हामी पढ्दैछौँ हामी सुन्दैछौँ अशोका चक्र जो आज हाम्रो भारतको झन्डामा लगाइराखेको छ उहाँकै अशोका चक्र हो हुनु त अब कत्तिजना राजाहरू आयो गयो तर अशोका चाहिँ आजसम्म हामी इतिहासमा पढ्दैछौँ हामी आफ्नो नानीहरूलाई पनि भन्दैछौँ कि भाइ अशोका जो राजा हुनुहुन्थ्यो एकदमै राम्रो एकदमै निडर एकदमै आफ्नो भारतको लागि बहुत कुछ गर्नु भयो अरू राजासँग तुलना गर्दा त्यसले गर्दा अशोका राजा एकदमै मनपरेको राजा हुनुहुन्छ अन्त भारतको जुन चाहिँ इतिहास छ जो मलाई मनपर्छ मलाई मोहित पार्छ त्यो चाहिँ हो पहिलाको राजा राजपुतहरू मुगलसँग लडाईँ गरेर आफ्नो भारत वर्षलाई बचाउन कोसिस गऱ्यो आफ्नो संस्कृति बचाउन कोसिस गऱ्यो त्यसले गर्दा मलाई राजपुतको इतिहास मनपर्छ